हामी चाहिँ बुद्धिस्ट हो र हामीले चाहिँ लामा ल्याएर पूजा गर्छ त्यो पूजामा चाहिँ हामीले तोर्माहरू बनाउँछ खाप्सेहरू बनाउँछ छुर्मुरहरू बनाउँछ त्यस्तैहरू चाहिँ प्रयोग गर्छ